मलाई गाउन मन पराउने कार्यक्रमहरू जस्तै सोनी टेलिभिजनबाट आउने गर्छ इन्डियन आइडल त्यो हरेक हफ्ता नै हेर्ने गर्छु जी टिभीबाट सारेगामापा आउँछ त्यो पनि हेर्ने गर्छु साथै हाम्रो लोकल च्यानलहरूमा पनि कतिपय त्यस्तो अब सिङ्गगिङ कम्पनिटिसन त्यस्तो भई नै रहन्छ जसमा चाहिँ अब दार्जिलिङ आइडल त्यस्तोहरू हुन्छ त्योहरू हेर्ने गर्छु मलाई त्यो अब गाउने त्यस्तो प्रोग्रामहरू चाहिँ एकदम मन पर्छ